हेलो ए अङ्कल तपाईँ आउनुभएछ नि है कहाँ चाहिँ हुनुहुन्न हुन्छ तपाईँ चाहिँ देखेको छैन मैले त

जर्ज बजारको छेउ त्यो पूर्णे होटलको बाहिर ए खै म हेर्दैछु देखेको छुइनँ र नि त्यहाँ खै कहाँ हो अन्त खै म देखेको छैन तपाईँलाई हजुर अलिक अगाडि आउनु हजुर त्यहाँ हरियो यो गाडीहरू छ नि दुई तिनवटा त्यहाँपछि ए हजुर हुन्छ एकछिन है पर्खिनुहोस् है

खै तपाईँलाई देखिनँ है मैले चाहिँ होइन बरू कि म यतै पर्खिँदै गर्छु अगाडि अनि तपाईँ आउनुहोस् न ल आफै होइन देख्नै देखिनँ नि त मैले तपाईँलाई हुन्छ